ए नमस्ते हजुर हो त हजुर

ए तपाईँको यो चाहिँ तपाईँ गर्नु हुन्छ कि तपाईँको कोही नानी या कोही पढ्ने गर्नु गर्छ आफन्तहरू के तपाईँको लागि ए कति वर्ष पुग्नु भएको होला ए त्यसो भए हामीले पच्चिस वर्षदेखिको उताकोलाई चाहिँ दुई बजीदेखिको चार बजीसम्मको सेड्युल राखेको छौँ त्यसमा दुइदेखिको तिनसम्म एउटा ब्याच छ अनि तिनदेखिको चारसम्म एउटा ब्याच छ अनि दुई दुइदेखिको हजुर दुइदेखिको हजुर फिस चाहिँ हामीले पच्चिस वर्षदेखिको उँभोको लागि वा पच्चिस वर्षसम्मको लागि चाहिँ मन्थली तिन हजार गरेर राखेका छौँ सबैको सुविधा हेरेर

ए हजुर ठिकै छ त्यसो भए तपाईँ अलिक कम्ती गरेर दिनु होस् न पाँच सय कम्ती दिनु होस् हजुर हप्तामा तिन दिन सोमवार बुधवार अनि शुक्रवार

हुन्छ तपाईँ एक चोटि डान्स एकेडेमीमा आएर एक पल्ट हामीसँग यसै सोझै कुराकानी गर्नु होस् न त्यस पछि हामी छल फल गरौँ न त है ए हजुर हुन्छ त्यस्तै गर्दा चाहिँ एकदम राम्रो हुन्छ भेट घाट गरेर गरौँ न त है हुन्छ ल ल